काम भन्दा चाहिँ बाहिरको मलाई उयसहरूमा चाहिँ रुचि चाहिँ मन्दिर जानु साई मन्दिर छ है हाम्रो त्या गाउँकै उयसमा साई मन्दिर छ त्याँ गोएर मलाई चाहिँ भजन कीर्तन गर्नु मन पर्छ अनि बिहानको नगर सङ्किर्तान अनि बिहानको सुप्रभातमहरू गर्न अनि त्यहाँदेखि अब मन्दिर साफ सफाई गर्नुमा है अनि वरिपरि मन्दिरको वरिपरि साफ सफाई गर्नु अन्त त्यहाँदेखि हामी दिदी बहिनीहरू भेटेँ दिदीहरू बहिनीहरू भेट भएर हामी मन्दिरमा भजनहरू सिक्छौँ सिक्नु अनि त्यहाँदेखिन त्यही त्यसरी नै हामीलाई त्यो नै मलाई मन पर्छ मेरो त्यसमा नै रुचि छ